म चाहिँ बिहान उठेर बिहान चार बजी उठेर ध्यानमा बस्छु ध्यान गर्छु किनभने त्यसले गर्दाखेरि हाम्रो दिमाग एकदम राम्रो भएर जान्छ जुन चाहिँ नराम्रो सोचहरू हुन्छ त्यो सोचहरू हटेर जान्छ राम्रो राम्रो सोचहरू आउन थाल्छ जस् जसले झगडाहरू गर्छ त्योहरू हटेर जान्छ र योगाले गर्दाखेरि चाहिँ हाम्रो जिउमा एकदम राम्रो परिवर्तन आउँछ जुन चाहिँ हाम्रो बडीको अङ्गहरू तन्केको हुँदैन हो त्योहरू सब तन्केर जान्छ र हाम्रो बडीहरू मजबुत हुन्छ स्ट्रङ भएर जान्छ एकदम राम्रो भएर जान्छ त्यो ध्यानहरू गऱ्यो भने चाहिँ हाम्रो दिमागहरू एकदम राम्रो हुन्छ जुन चाहिँ नेगेटिभ थिङ्किङहरू हुन्छ हो त्योहरू सब हेरेर जान्छ राम्रो राम्रो सोचहरू आउनु थाल्छ एकदम राम्रो सोचहरू आउनु थाल्छ जसले गर्दा चाहिँ हाम्रो बडीको लागि एकदम राम्रो हो र म योगा क्लासहरू पनि गर्छु हो त्यसले गर्दाखेरि चाहिँ हाम्रो बडीको अङ्गहरू एकदम राम्रो राम्रो राम्रो तन्केर जान्छ हामी बढ्नमा पनि सहायता हुन्छ हामी फ्लेक्सिबिलिटी हुन्छ हाम्रो जिउमा एकदम राम्रो हुन्छ त्यो सब राम्रो भएर भएर जान्छ यो चाहिँ एकदम हाम्रो बडीको लागि एकदम राम्रो हो महत्त्वपूर्ण हो महत्त्वपूर्ण चिज हो जसले गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई एकदम राम्रो हो र जसले हो योगा गर्दैन योगाहरू गर्दैन जुन चाहिँ जुन चाहिँ चाहिँ हाम्रो लागि एकदम महत्त्वपूर्ण हो त्यसले गर्दा त्यो जस् जसले गर्दैन तिनीहरूको एकदम नेगेटिभ थिङ्किङहरू हुन्छ जस्तो नराम्रो विचारहरू हुन्छ राम्रो भाइबहरू हुँदैन राम्रो विचारहरू आउँदैन तिनीहरूको छेउमा तिनीहरूको शरीरमा अनि त्यसले गर्दा चाहिँ एकदम राम्रो घरमा म प्र्याक्टिस गर्छु घरमा पनि योगाहरू गर्छु बिहान बिहान उठेर धेरै राम्रो थुप्रो योगाहरू गर्छु पश्चिमोत्तासानाहरू धेरै धेरै धेरै योगाहरू छ जसले गर्दाखेरि चाहिँ हाम्रो जिउलाई एकदम राम्रो हो एकदम भन्दा पनि पुरा राम्रो हो त्यो चाहिँ हाम्रो लागि एकदम महत्त्वपूर्ण चिज हो महत्त्वपूर्ण हो ध्यानले ध्यान गर्दाखेरि चाहिँ एकदम हामीले ध्यानमा बस्छौँ जसरी कि गौतम बुद्ध पनि ध्यानमा बसेर एकदम राम्रो गर्नु भएको थियो उहाँले एकदम राम्रो थियो ध्यानमा बस्यो भने चाहिँ हाम्रो दिमागको लागि एकदम राम्रो हो